हेलो ए हजुर भन्नुहोस् ए हजुर हजुर ए हजुर हजुर हजुर हजुर अहिले अब तपाईँलाई चाहिँ अब ज्याला भन्दा चाहिँ ज्याला त अहिलेको हिसाबले अहिलेको यो महँगाईले गर्दा अलिक महँगै छ है त्यहाँदेखि अब र पनि अब तपाईँलाई मिलाएर म दिइहाल्छु नि बनाइदिन्छु नि ए हजुर हजुर आउनुहोस् ए हजुर हजुर आउनुहोस् न सबै लिएर आउनुहोस् म यसो अब तपाईँहरूको कतिवटा लुगा हुन्छ होइन त्यही हिसाबले म तपाईँलाई दाम गरिदिन्छु नि अब अब सुटको दाम त तपाईँको अहिलेको हिसाबले तिन हजार लिन्छ ज्याला प्यान्ट सर्ट गरेर प्यान्ट कोट गरेर अब सर्टहरूको चाहिँ अब तपाईँको हजुर हजुर हजुर हजुर तिन हजार तिन हजार हजुर अब त्यसको मिलाएर मलाई कति अट्ठाइससम्म दिनुहोस् न ए हुन्छ हुन्छ हुन्छ आउनुहोस् न अब तपाईँको अरू पनि छ होला लुगा फेरि पछि पनि आउनु हुन्छ होला नि त ए हजुर सर्टको ज्याला त अहिलेको हिसाबले दुई सयहरू पर्छ हौ हजुर हजुर हजुर यसमा चाहिँ हजुर अब सबैमा घटाउनु मलाई पनि अलिक मिल्दैन कि त्यो त अहिलेको हिसाबले ठिकै छ नि सर्टको ज्याला त हजुर अब अब यस्तो नि त तपाईँको ए हजुर हजुर हजुर अब नयाँ लुगा लाउनुपऱ्यो ससुराली जाँदा है ससुरालीमा देखाउनु पऱ्यो नि त है

हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर अहिले हजुर हजुर हजुर आउनुहोस् न भइहाल्छ त्यो काम लिएर आउनुहोस् कि दाम त म मिलाइहाल्छु नि अरूले पनि थुप्रैले लिएर आउँछ मेरोमै लिएर आउँछ कि तपाईँले राम्रो सिलाउनु हुँदोरहेछ भन्दै थियो हो हजुर ए हवस् हवस् ए हवस् हवस् हवस् हुन्छ हवस्